हेलो भाइ खोई गाडी आठ बजी भनेको यत्ति दस बजिसक्यो आइपुग्दैन त हामी त पर्खेको पर्खेकै छ त पाहुनाहरूलाई घुमाएर फर्किनु पर्ने ढिलो भइसक्यो कति बेला फर्किनु छिट्टो आउनुहोस् न